तपाईँको गाउँमा सिँचाइको सुविधा छ कि छैन यो प्रश्नको उत्तर के भन्नु हामीहरूको गाउँमा त अब धेरै सिँचाइ छैन हामीदेखि यहाँदेखि तिन किलोमिटर पाँच किलोमिटर उता उता अलिअलि छ र सिँचाइको सुविदा राम्रो पनि भन्न सकिँदैन नराम्रो पनि भन्नु सकिँदैन अहिले यहाँ त धेरै घरहरू बनिएको छ त्यसैले ज जसकोमा अब जस्को जस्कोमा धेरै मात्रामा जमिन छ त्यहाँ जसले गर्नु सक्छ उनीहरूले धानको खेती गरिरहेको छ कसैले अहिले ए सब्जीको खेती गरिरहेको छ कसैले त्यतिकै बाँझो प्लटिङ गरेर बेचिरहेको छ र र त्भयसैलेन् सिँचाइको कस्तो सुविधा छ भन्नाले उनीहरूले स्वइच्छा आफ्नो कुनै पनि नि गभर्मेन्टको सहायता बिना आफ्नो शक्तिले गरिरहेको छ र यहाँ हामीले धानको खेती देख्न सक्छौँ गौँको खेती देख्न सक्छौँ साग सब्जीको खेती देख्न सक्छौँ फुल बिरुवाहरूको खेती देख्न सक्छौँ